हलो हजुर हजुर चौरस्तातिर अब जाऔँ न अनि त आज दिन पनि राम्रो छ है

ए पानीहरू परेर सिमसिम पानी परेर पनि अल्छी लाग्यो कि निक्लिनु फेरि घरी घाम लाग्ने पानी पर्ने अनि त त्यही लुगा सुकाउनु उठाउनु त्यही कामले गर्दा नै क्या त्यत्रो दिन पानी परेको हो अनि त खेरि त्यसमै बिजी भएँ घरको काममै जाऔँ न अनि त आज जाने कति बजेतिर निक्लिनु चियासिया खाएर होला है बेलुका बेलुका हुन्छ हुन्छ अँ त्यही त नानीहरू लाने अनि त हजुर त्यही त पानी परेकोले फेरि नानीहरू पनि अहिले त त्यस्तो बाहिरतिर पनि गएको छैन नि त लैजाऔँ न ल एकछिन एकछिन तिनीहरूलाई पनि रिफ्रेस हुन्छ नि हजुर हजुर अँ जाऔँ न अनि त हुन्छ ठिकै हुन्छ मलाई एकपल्ट निक्लिनुअघाडि कल गर्नुहोस् कि म पनि यताबाट निक्लिन्छु ठिकै तल बाटोमा भेटौँ न ल त्यहाँबाट भेटेर सिधै जाऔँ न सँगै त्यहाँ रोडमा निक्लिनुअगाडि ए अँ भन्नु न उसलाई पनि अस्ति पनि भन्दैथियो हो अस्ति त गएर हामी तल जाँदाखेरि क्या रक गार्डन जाँदा नभनी जानुभयो भन्दैथियो घुम्नुलाई हो मलाई पनि भन्नुहोस् है अबदेखि कहीँ जानुभयो भने चाहिँ भन्दैथियो नि त हो भन्नुहोस् न उसलाई पनि हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ बाई हुन्छ हुन्छ